मलाई मनपर्ने सिङ्गरहरूमा चाहिँ यम बुद्ध अरिजित सिंह अरिजित सिंहहरू मनपर्छ उनीहरूको गीत चाहिँ मलाई पुरा मनपर्छ किनभने उनीहरूको गीतमा चाहिँ मिनिङफुल हुन्छ र उनीहरूको भोइसहरू पनि मनपर्छ र म उनीहरूको गीत सुन्ने गर्छु